म दोकानमा छु हजुर ए के भएछ

हामी त होइन हामी त अरौ खटौ गर्ने मात्र हो अब हाम्रो स्टाफहरू छ होइन अब स्टाफहरूलाई त अब राम्रै अबो चेकिङ सबै राम्रो चेक गरेर मात्र पठाउनु त भनेको थिएँ तपाईँको मेन समस्या चाहिँ वाइरिङहरू चाहिँ सर्ट भएको ए हजुर हजुर ए होइन होइन त्यसो नगर्नु होस् अब हाम्रो पनि त्यो अब प्रेस्टिजको सवाल छ होइन अब हाम्रो अहिलेसम्म अब चलिरहेको दोकान सबैले अब मानिरहेको अब एकपल्टलाई अब बुझिदिनु होस् होइन अब हाम्रो स्टाफहरूले कोही बेला यता उता मिस्टेक भयो होला तपाईँलाई म नयाँ सामान पठाइदिन्छु नि त होइन अब राम्रो क्वालिटीको म आफै हेरेर राम्रो क्वालिटीको राम्रो कम्पनीको सामान म तपाईँलाई पठाएर फिटिङ पनि मेरो मेरै स्टाफलाई पठाएर तपाईँको फिटिङ सिटिङ सबै जिम्मे जिम्मेवारी म लिन्छु नि त हुन्छ

हजुर हजुर हुन्छ हुन्छ अब यति स्टाफहरूले अब गल्ती गरिहालेछ होइन एकपल्टलाई चाहिँ अब बुझिदिनु बुझिदिनु होस् म तपाईँको सामान सबै त्यो फिर्ता लिन्छु तपाईँलाई सबै नयाँ सामान अनि फिटिङ पनि त्यसको जिम्मा पनि मेरो दोकानबाट लिने लिने म मेरो स्टाफहरूलाई पनि म राम्ररी सम्झाएर बुझाएर पठाउँछु तपाईँले त्यति चाहिँ बुझिदिनु होस् न एकपल्टको लागि

हजुर हजुर हुन्छ हुन्छ म तपाईँलाई तपाईँको झट्टै नै म त ए स्टाफहरूलाई राम्रो कम्पनीको सामान पठाएर रिपेरिङको लागि पनि म स्टाफहरूलाई खटाउँछु नि ल हुन्छ